पश्चिम बङ्गालको डिस्ट्रिक्ट कालिम्पोङ दार्जिलिङमा बसोबास गर्ने विशेष नेपाली जनजातिले धेरै सांस्कृतिक चाड पर्बहरू मनाउने गर्छन् त्यसमा सबैभन्दा भव्य रूपमा मनाइने चाड पर्व दसैँ र तिहार दसैँ र तिहार नेपाली जनजातिको एकदमै भव्य रूपमा मनाउने चाड पर्व हो र दसैँमा विजया दशमीको दिन हामीले हाम्रा ठुलो बडालाई भेट्ने गर्छौँ उहाँहरूबाट आशिर्वाद लिने गर्छौँ र ठुलो बडाको खुट्टा छोएर हामीले आशिर्वादहरू ठुला ठुला मान्छे ठुला ठुला मान्छे बनीने आशिर्वादहरू धेरै धेरै ज्ञान बुद्धिको बुद्धि ज्ञान बुद्धिहरू लिन सक्ने मान्छेहरू हामी बनीने आशिर्वादहरू हाम्रो ठुला बडाकोबाट लिने गर्छौँ र त्यसरी नै हामीले मिठो मिठो कुराहरू दसैँ तिहारमा हामीले खाने गर्छौँ र धेरै टाडा टाडाका आफ्नो आफान्तदेखिको लिएर छर छिमेकी सबैमा हामी नाच गान गरेर टीका लगाएर ठुलो बडाकोबाट टीका लगाएर बाजे बोज्यू आमा बाबा सबैकोबाट ठुलो बडाकोबाट टीका लगाएर हामीले आशिर्वादहरू माग्ने गर्छौँ र टाडा टाडामा भएका आफान्ताहरू पनि दसैँमा हाम्रो हामी टाडा टाडामा भएका आफन्तहरू पनि दसैँमा हामी उहाँहरूसँग पनि भेट घाट गर्ने गर्छौँ र सालमा एकचोटि दसैँ तिहारतिर नै हामी भेटेर आफान्तहरू त आफान्तहरूसँग हामी भेट घाट गर्ने चलन छ र त्यसरी नै विजया दशमीभन्दा अगाडि हामी दुर्गा पूजाहरू पनि भव्य रूपमै मनउने गर्छौँ र तिन दिन हामी मनाउने गर्छौँ हुन त नौ दिन मानिन्छ तर हामी तिन दिन मात्र दुर्गा पूजा मनाउने गर्छौँ तै पनि हामीले भव्य रूपमा मा दुर्गा भवानीको हामी सेवा भक्ति पूजा अर्चना गर्छौँ र तिन दिन पण्डित बाजेले उता पुस्तकहरू पढेर वेदहरू पढेर मा दुर्गा भवानीको सेवा गर्छौँ त्यसरी नै हामी अन्य अन्य हामी भक्तजनहरू व्रत बसेर हामी मा दुर्गा भवानी लाई मा दुर्गा भवानीको सेवा गर्छौँ सेवा भक्ति गर्छौँ र त्यसरी नै दसैँदेखिको केही दिन पछाडि अउने चाड तिहार तिहारमा हामी छ सात दिन हामी हामी मनाउने गर्छौँ त्यसमा काग तिहार कुकुर तिहार लक्ष्मी पूजादेखिको लिएर गोरु तिहारदेखिको लिएर भाइ टीका यस्ता मनाउने गर्छौँ त्यसरी नै काग तिहारमा हामी कागहरूलाई दाना पानी चारोहरू दिएर कागलाई हामी मान कागलाई हामी मान्छौँ त्यसरी नै कुकुर तिहारमा कुकुरहरूलाई हामी फुलमाला लाएरा मिठो मिठो खाने कुराहरू दिएर कुकुर तिहार मान्छौँ त्यसरी नै गोरु तिहार हामी गोरुलाई माला लगाएर टीका लगाएर राम्रो दाना पानी खाने कुराहरू दिएर गोरु तिहार मान्ने गर्छौँ र गोरु तिहारमा हाम्रा नेपाली जानजातिले देउसिरे भन्ने देउसिरे पनि खेल्ने गर्छ र ती देउसिरेमा साथी भाइहरू मिलेर मिल्ने मिल्ने साथी भाइहरू मिलेर देउसिरे भट्ट्याउँदै हामी गाउँभरि गएर हामी देउसिरे भट्ट्याएर हामी रमाइलो नाच गान गर्ने गर्छौँ र त्यसरी नै लक्ष्मी पूजामा गाईहरू पुजेर फुलमाला लाएर मिठो मिठो खाने कुराहरू दिएर गाईलाई पुज्ने गर्छौँ र साँझाको बेला हामी लक्ष्मी पूजाको सेवा लक्ष्मी देविको हामी पूजा गर्छौँ र लक्ष्मी पूजा मान्छौँ र त्यस राति औँसीको राति पनि हाम्रो चेली बेटीहरू भैलिनी खेल्ने गर्छ र लक्ष्मीको रूपमा उहाँहरू घर घर गएर आशिर्वाद र राम्रा राम्रा आशिर्वादहरू दिने गर्छन् र देवीको रूपमा गोर घर घर गएर दिने गर्छन् र ती भैलिनीमा उहाँहरू पनि साथी साथीहरू मिलेर देउसिरे ए भैलिनी नाच गान गर्दै भैलिनी गाएर ती चाडलाई मनाउँछन् मनाउँछन् र त्यसरी नै भाइ टीकामा हामी चेली बेटीहरूलाई पुज्छौँ चेली बेटीहरूकोबर आशिर्वाद लिन्छौँ र चेली बेटीहरूलाई दान दक्षिणाहरू गर्छौँ चेली बेटीलाई दक्षिणाहरू दिन्छौँ र त्यसरी नै चेलीले पनि टीका लगाएर भाइको सम्मान गर्दै हामी त्यसरी नै तिहार भन्ने चाड हामी यसरी नै भव्य रूपमा मनाँउने गर्छौँ र त्यसरी नै बुद्ध जयन्ती पनि हामी भव्य रूपमै मनाउने गर्छौँ र बुद्ध जयन्तीमा विशेष भगवान् गौतम बुद्धको हामी सेवा भक्ति गर्ने र गर्छौँ र विशेष लामाहरू भनिन्छ जो बुद्धिस्ट धर्मको एउटा भगवानको दुत भनिन्छ बुद्धिस्ट धर्मको वेद मुनधुम वाचन गर्ने लामाहरू लिएर हामी भगवान् गौतम बुद्धको हामी पूजा पूजा आर्चना गर्ने गर्छौँ र बुद्ध जयन्ती पनि हामी एकदमै राम्रोसँगले मनाउँछौँ भव्य रूपमै मनाउँछौँ र लामाकोबाट ठू खाएर सुङ्ग्दी लगाएर हामी बुद्ध जयन्ती मनाउने गर्छौँ र ठुला ठुला मोनेस्ट्रीहरू गुम्बाहरू हामी गएर साक्षात भगवान् बुद्धको दर्शन गर्ने गर्छौँ र त्यसरी नै अन्य धेरै चाड पर्वहरू हामी भव्य रूपमै मनाउने गर्दै गर्ने गरेका छौँ